हेलो भन्नुहोस् हजुर भन्नुहोस् सैँतिस पचपन्न नै हजुर हजुर हजुर हजुर भन्नुहोस् भन्नुहोस् कहिले जानुपर्ने हो भोलिको लागि कति बजेको हो समय अब रिजर्भ गरेर लानुहुन्छ भने दिनुपऱ्यो मलाई म अलिक कम्ती नै गरिदिन्छु बत्तिस तेत्तिस सौ रुपियाँ पैँतिस सौ लिन्छ म बत्तिस सौ रुपियाँ लिन्छु हजुर बिस पच्चिस सौमा यहाँ टिस्टासम्म मात्रै हो हजुर हजुर दुई हजार पच्चिस सौमा त तपाईँलाई पेडा खाने ठाउँमा लगेर छोड्दिन्छु नि पेसोकमा हजुर पेसोकसम्मको चाहिँ त्यति हो त्यहाँदेखिको उकालो चढ्यो भने चाहिँ पैँतिस लिइहाल्छ तपाईँलाई त्यसै कारण बत्तिस भनिदिएको हजुर हजुर हजुर कुन ठाउँ जानुपर्ने कति बेला जानुपर्ने मलाई भन्नुपऱ्यो समयहरू कति बजे जानुपर्ने यहाँबाट चाहिँ उम् त दस बजे बाह्र बजे पछाडि गयो भने चाहिँ गाडी बाटो बाटो जाम हुन्छ जामले गर्दाखेरि फर्किनु पाउँदैन समयमा हुन्छ मलाई कन्फर्म गरेर भन्नुहोस् म गाडी रेडी गरेर राखिदिन्छु ओके हुन्छ हुन्छ पक्का खाली नै छ मेरो गाडी एकदम हुन्छ हुन्छ भन्नुहोस् न